मलाई थाहा भएको भारतको वैज्ञानिकको नामहरू त्यही सिभी रमन एपिजे अब्दुल कलाम भेट भेटनमकर राधाकृष्ण विक्रम सारदाबाई अन्त फेरि त्यही मेघनाथ शाह